हेलो भाइ यो टिबेट किचन हो रेस्टुरेन्ट यहाँनिर मलाई अलिकति मेरो घरमा गेस्टहरू आएकोले गर्दा मलाई खाना अलिकति अर्डर गर्नु थियो के के छ होला है खानामा अनि ए के अरे त्यसो भए मलाई नि

त्यहाँ हो अनि खाना चाहिँ अलिकति राम्रोसँग तातो गरेर पठाइ दिनुहोस् अनि खाना ल्याउने मान्छेलाई पनि अलिक राम्रो मान्छे पठाइ दिनुहोस् है किनभने त्यो अस्ति ल्याएको मान्छे चाहिँ राम्रो थिएन उसको अलिक बिहेबियर पनि राम्रो थिएन त्यही भएर चाहिँ अलिक राम्रो मान्छेलाई पठाइदिनु होस् है हुन्छ